मेरो गृह घर गाउँको मलाई मनपर्ने जग्गा चाहिँ हो मेरो जग्गा चाहिँ अब के भन्नु वातावरण साह्रै मनपर्छ मलाई किनभने त्यहाँनिर यस्तो हल्ला बजारमा जस्तो गाडी च्याङ च्याङ त्यस्तो हल्ला खल्ला छैन पढ्नुमा सुबिस्ता र एकदम अब वातावरण सफा त्यही कारणले अब अक्सिजन खेल्नुमा पनि धेरै नै सुबिस्ता हुन्छ र हाम्रो गाउँको जग्गाबटा कन्चनजङ्घा धेरै नै राम्रो अनि सुन्दर देखिन्छ र त्यो कन्चनजङ्घा बिहानै घामको सुरजले जब पर्छ त्यति बेला त झन् अति नै सुन्दर धेरै नै राम्रो देखिन्छ हेरिरहु जस्तो देखिन्छ है अनि मेरो गाउँको सबै त्यही नेचरल ब्युटीहरू हो त्यो चिज हामीसाई साह्रै मनपर्छ